हेलो ए बहिनी हेलो ए ए त्यही त के अरे दोकान खुल्लै छ आज तपाईँको ए त्यही त होइन हौ म त अस्तिदेखि आएकै छुइनँ कि अस्ति तपाईँको दोकानमा के अरे यसो हेर्दाखेरि कतिवटा कुराहरू चाहिँ दे देखिनँ र चाहिँ मैले अस्तिको महिना चाहिँ अर्कै ठाउँबाट गरेँ नि त सौदाहरू कि

होइन होइन त्यस्तो त केही होइन कि तर एक दुईवटा सामानहरू चाहिँ अब मलाई चाहिएको सामानहरू त्यहाँदेखि अन्तखेरि चाहिँ एकैचोटि अर्कै जग्गाबाट गरेँ नि अब यो महिना चाहिँ आउँछु नि म माथि नै नयाँ ल्याउनुभएको छ होला नि चामलहरू है

ए अँ त्यही त यता के अरे लोकल थुक्पाहरू पनि राख्नुभएको छ ए ए अँ त्यही त लोकल यताको थुक्पा नै मनपराउँछ कि हाम्रो नानीहरूले अन्त त्यही पनि फेरि अलिकति पठाइदिनु पनि पर्नेछ कि अलिक लोकल यताकै सामानहरू त्यसले गर्दाखेरि नि अन्त अँ त्यही त हुन्छ आउँछु नि म कहिले अहिले नयाँ कुन चाहिँ त्यो राइस ब्रान्ड उयोहरू पनि राख्नुभएको छ होला है ओयल तेलमा चाहिँ तेलमा ए अँ सक तर त्यही त अहिले म चाहिँ हुन त उयो के अरे म उइसमा चाहिँ खानेतेल रिफ उइसमा चाहिँ कुन चाहिँ छ होला है मस्टर्डमा चाहिँ परमात्मा कि त्यो फर्चुनको ए अँ फर्चुनको राम्रो हुन्छ नि हुन्छ हुन्छ अहिले कसरी दिनुहुँदैछ त्यो उयो चाहिँ पाँच लिटिरको चाहिँ तेलहरू नि अलिक घटेको छ है अहिले ए ए हुन्छ हुन्छ महिनाको सौदा गर्दा चाहिँ एकैचोटि ल्याउनुपऱ्यो भनेर नि तेल चामलहरू पनि कुन कुन उयो ब्रान्डको छ कुनि तपाईँकोमा नयाँ ए म चाहिँ एग्रु साह्रो साह्रो महँगो त होइन कि ठिकैको अब चल्ने सधैँ रेगुलर युस गर्नुको लागि चाहिँ बगडा नै चाहिन्छ ए हुन्छ हुन्छ अरू तपाईँले के अरे त्यहाँ ग्रोसरीमा उयोहरू त राख्नुहुँदैन है सब्जीहरू पनि राख्नुहुन्छ ए टमाटर ए हुन्छ टमाट उयोहरू अहिले त टमाटरको अँ बढेछ नि है टमाटर त अलिक भाउ त्यही त यो पानी परेकोले गर्दा होला फुल अँ छिटो अँ त्यही त मान्छेले त्यही उयो नै राखेरै खाने नै लान्छ नि उँधोकै है अँ तप ए हुन्छ हुन्छ के अरे घिउ छुर्पीहरू पनि ल्या राख्नुहुन्छ होला है तपाईँले घिउ छुर्पी ए ए अँ त है बिमारी ए हुन्छ हुन्छ हुन्छ हुन्छ म एक दुई दिनमा